भन को बोलेको हो के किन्ने मेरोमा सबै कुराको चामल छ सबै प्रकारको जस्तै नुनिया बादसाह भोग अनि अरू साधारण के रे यो चामलहरू सबै प्रकारको चामलहरू छ मेरोमा कुन चामल किन्ने सबै प्रकारको चामल छ कालो नुनिया पनि छ कालो नुनियाको अहिले बजारमा दुई सयदेखि माथि चल्दैछ बादसाह भोगको डेढ सय जस्तो छ योपालि अलिक फसल राम्रो नभएर दाम अलिक बढेको छ र जिएसटी ट्याक्सहरूले पनि धेरै मर्का पारेको छ त्यसकारणले गर्दा योपालि अब कति त भ भल पहिरोले गर्दा फसल राम्रो भएन चारैतिर बाढीले गर्दा अनि अब त्यो सामानहरू वहाँबाट आउँदा आउँदा यहाँ धेरै गाडी भारा लागेर पनि होला त्यसकारणले गर्दा थुप्रै दाम बढेर अहिले बजार धेरै महँगो माथि चढेको छ अँ आउनू नि अब मिलाएर तिमी पुरानो कस्टमर पनि हो मिलाएर हामी दिनेगर्छौँ र पहिल्यैदेखिको ग्राहक हुनाले हामी कस्टमरलाई फर्काउँदैनौँ हामी त होलसेलर हो थोक बजार त्यसकारणले गर्दा अरू जग्गाभन्दा अलिक कम्ती नै दाममा हामी आफ्नो ग्राहकहरूलाई दिनेगर्छौँ र आउनू मिलाएर हामी दिनेगर्छौँ दाम चाहिँ अलि महँगै छ योपालि हुन्छ आउनू अरूलाई पनि लिएर आउनू हामी यहाँ मिलाएर हामी चामलहरू जे चाहिन्छ हामी दिनेछौँ